कालेबुङ जिल्लामा त पुरा स्कुलहरू पनि छ कलेजहरू पनि एक दुईवटा छ यहाँ हाम्रो गाउँमा पढे पनि हुन्छ छ स्कुल कि कसो भने पनि छ कालेबुङमा नाच सिक्छु भन्दा पनि छ कालेबुङमा